खेलकुदको स्तरमा हेऱ्यो भने त म भन्नमा खेल्न त सबै खेलहरू नै खेल्छु तर मलाई साह्रै गाह्रो परेको र निरास बनाउने खेल चै लात्ते भकुन्डो हो जसलाई फुटबल पनि भनिन्छ मेरो फुटबल खेल फुटबल खेल्नमा त मलाई साह्रै मन पर्थ्यो तर मेरो लम्बाई कम भएको कारणले गर्दा पनि होला अनि मेरो फोक्सोको बिमारले गर्दा पनि होला मलाई खेल्न त मन थियो तर फेरी बिमारी भएकोले गर्दा त्यसले गर्दा नै खेल्न खेल्न नदिने गर्थ्यो घरबाट तर जब म कलेज पढ्दाखेरि मलाई मेरा साथीहरूले खेल्न बोलाउँथ्यो किनभने म कुद्नमा छिटो थिए त्यही कारणले गर्दा पनि होला तर मेरा खुट्टामा जुन बल हुनुपर्ने त्यो चाहिँ नभएको कारणले गर्दा जब त्यो गोली अर्को ठाउँ पुऱ्याउनु पर्नेमा त्यति बेला चाहिँ गाह्रो पर्थ्यो अनि साथै साथीहरू पनि साथीहरूले मलाई कतिपय गाली पनि गर्थ्यो त्यही कारणले गर्दाखेरि नै मलाई यस खेल फुटबलमा फुटबलमा साथीहरूले गर्दा नै मलाई निरास हुन्थ्यो निरास पर्थेँ अनि गाह्रो पनि पर्थ्यो